हेलो हेलो भन्नुहोस् यहाँनिर नयाँ डिजाइन आएको अरे नि लुगाको हजुर हजुर हजुर मलाई पनि त्यो चौबन्दी चोलो अहिले नयाँ निस्किको छ है त्यो चौबन्दी चोलो चाहिँ एउटा हुन्छ नि यस्तो बोडर भएको यस्तो साइड साइडमा बोडर भएको चौबन्दी चोलो अन्त उयो अहिले निस्किएको के रे के भन्छ त्यसलाई ताजकोचिन ताजकोचिनको सुन्नुभएको होला ताजकोचिन चाहिँ बनाइ दिनुहोस् न मलाई एउटा हजुर ए कपडा पनि छ है ए हजुर मेरो पडोसीको साथी मेरो छेउको साथी पनि हुनुहुन्छ वहाँलाई पनि भन्दै थियो हो कहाँ रहेछ हौ दिदी जाउँ न हौ एकछिन तपाईँ र म भनिराख्छ दुईजना आउने गर्छु नि हामी दुईजना तपाईँले बनाइ दिनुहुन्छ भने ल मैले सुन्नु त सुनेको हो तपाईँको पहिलादेखिकै त्यहाँ छ भनेर सुनेको थिएँ तर कस्तो छ के छ भनेर चाहिँ अहिले मैले कल गरेको नि तपाईँलाई हुन्छ हवस्